उत्तर भारत र दक्षिण भारतमा धेरै धेरै भिन्नताहरू पाउन सक्छौँ मुख्य भिन्नता के हो भन्दा हाम्रो उत्तर भारत जमिनी भागले घेरिएको हामी पाउँछौँ जस्तो भयो नेपाल भुटान चिन अफगानिस्तान जसले गर्दाखेरि चाहिँ मौसममा पनि अलिकति भिन्नता भएको हामी पाउँछौँ यो उत्तर भारत चाहिँ जमिनी भागले घेरिएको हुनाले गर्दा होला हामी उत्तर भारतमा जो पनि वासिन्दाहरू छन् उनीहरूले थोरै भए पनि दक्षिणी भारतभन्दा चाहिँ थोरै भए पनि चिसो मौसम हामीले महसुस गर्नसक्छौँ र दक्षिणी भारत चाहिँ प्रायः स समुद्री पानीको भावले घेरिएको हुनाले गर्दा त्यहाँ क्लाइमेट वेदर पनि एकदमै गरम हुन्छ होइन अनि जस्तो दक्षिण भारत चाहिँ के केले समन भएको छ भन्दा बे अफ बेङ्गल इन्डियन ओसन र अरेबियन सी र हामी अर्को भिन्नता के पाउँछौँ भने भाषा प्रायः जस्तो उत्तर भारतमा हामी मानिसहरूले आदान प्रदान गर्दाखेरि प्रायः जस्तो हामीले हिन्दी भाषामा गरेको हामीले सुन्छौँ पनि हामी दक्षिण भारतमा हेर्नजाँदाखेरि दक्षिण भारतमा उनीहरूले आफ्नै सांस्कृतिक भाषाहरू बोलेको हामी पनि सुन्छौँ जस्तो भयो तमिल मलायालम यो सबै आदि अनि खानामा पनि हामीले भिन्नता पाउँछौँ जस्तो उत्तर भारतमा हामी प्रायः जस्तो हामीले हामी खान्छौँ राइस भेजिटेबल्सहरू हामी प्रिफर गर्छौँ जस्तो दक्षिणी भारतमा हो भने चाहिँ चामलले बनाएको पिठोको होइन माध्यमद्वारा उनीहरूले पकवानहरू पकाउँछन् उनीहरूले जस्तो इडली भयो डोसा भयो सबै र उनीहरूको खाना खाने तरिका उनीहरूले खाना परोसने तरिका पनि एकदमै डिफरेन्ट एकदमै भिन्दै प्रकारको हुन्छ जस्तो दक्षिणी भारतमा उनीहरूले केराको पत्तामा उनीहरूले खाना दिन्छन् होइन एकदमै राम्रो प्रकारले उनीहरूले तयार गरेर केराको पत्तामा खाना परोसछन् त्यो त्यो एउटा हो जुन चाहिँ मलाई पनि एकदमै मोहित या भनौँ एकदमै मनपर्ने कुरो र अर्को लुगाफाटालाई हेर्न गयौँ भने पनि हाम्रो उत्तर भारतमा भएको प्रायः जस्तो हाम्रो महिला जातिले सलवार पायजामाजहरू हामीले लगाउँछौँ र मर्द जातिहरूले पुरूष जातिहरूले प्रायः जस्तो पेन्ट सर्ट टि सर्टहरू उनीहरूले लगाउने गर्छन् र दक्षिणी भारतमा हेऱ्यौँ भने प्रायः जस्तो महिला जातिहरूले साडी पायजामाजहरू लगाउँछन् र मर्द पुरूष जातिहरूले चाहिँ धोती ले अ लुङ्गीहरू उनीहरूले लगाउने गर्छन् र उनीहरूको रिलिजनमा पनि हामी भिन्नता पाउँछौँ प्रायः जस्तो हामी भारत देशमै हामीले भिन्नता पाउँछौँ कोही हिन्दु जाति पनि हुन्छन् कोही मुसलमान कसै क्रिस्तान धर्मका हुन्छन् र यी सबैले गर्दा होला हाम्रो इन्डियालाई हाम्रो भारतलाई एकदमै डाइभर्सिटी इन कल्चर यो सबै भन्छन् डाइभर्सिटी कन्ट्री यही कारण होला र भारतमा जन्म लिएर भारतीय हुनु चाहिँ सौभाग्यको कुरो हो भनेर मलाई लाग्छ र यो सबै भिन्नताहरू के कस्तो हो मेरो अनुसार मलाई लागेको अनुसार चाहिँ यी सबै भिन्नताहरू मुख्य भिन्नताहरू जस्तो लाग्छ भारत उत्तर भारत र दक्षिण भारतलाई भिन्दै गराउने